मलाई चाहिँ सेलरोटी पोल्नु चाहिँ ठ्याक्कै आउँदैन्थ्यो जान्दिनथेँ कतिवटा कुरो मिलाउनुवर्नु पनि जान्दिनथेँ अहिले चाहिँ अब अलिकति पारा आउँदैछ रोटीसोटीहरू पोल्नु कतिवटा कुरा मिलाउनुपर्छ चामलको पिठो आटा चिनी अब तेल सबै कुरो मरमसलाहरू मिलाउनु र पकाउनु पर्दोरहेछ अहिले चाहिँ अब कतिवटा कुरा थाहा भइसक्यो पारामा आउँदैछ र अहिले चाहिँ जान्दैछु सबै कुरो पकाउनु सेलरोटीहरू पोल्नु नभए त अब त्यति पहिला चाहिँ पारै आको थिएन आहिले धेरै पारा आउँदैछ सबै कुरा चामलको पिठो आटा तेल घिउ सबै कुरो लाएर मरमसला लाएपछि चाहिँ अब राम्रो हुँदोरहेछ अझै अहिले त धेरै पारा आइसकेको छ